अनि किसानहरूले चाहिँ किसानहरूले चाहिँ पशुहरू चाहिँ यस्तो सुरक्षित राख्छ कि अब बर्खाको समयहरूमा होइन नभिजे नभिजोस् भनेर सुक्खा ठाउँहरूमा राख्ने गर्छ एउटा गोठहरू बनाएर एउटा असल ठाउँहरूमा राख्छ कारण अब उसले है उसको जिउहरू नभिजोस् भनेर अनि अब दिनहुँ त्यो गोठहरू चाहिँ सफा गर्छ कारण अब राम्रोसँगले पशुहरू चाहिँ राम्रोसँगले सुत्न सकोस् राम्रोसँगले अब त्यहाँ बस्न सकोस् भनेर बर्खामा चाहिँ एकदमै प्रोटेक्ट गर्नेगर्छ कारण अब चिसो पनि हुन्छ पानी आइबस्छ अनि त्यसले गर्दाखेरि चाहिँ पशुहरूलाई चाहिँ असल जग्गामै राखेको चाहिँ राम्रो अनि त्यसरी नै किसानहरूले अब राख्ने गर्छ अनि गाई होस् गाईलाई पनि एउटा पुरै गोठमै राख्ने गर्छ अनि गाईलाई त हत्तपत्त अब खोल्दैन पनि बाख्रालाई त अब बेला बेला बाख्रा पनि एउटा खोरै हुन्छ अनि बाख्रालाई त बेला बेला खोलेर चराउने गर्छ तर अब प्रायः जस्तो चाहिँ बाख्रालाई पनि सुक्खा ठाउँमा राख्छ किनभने चाहिँ पानी भिज्दाखेरि चाहिँ पशुहरूलाई चाहिँ एउटा एकखालको बिमार हुन्छ मतलब त्यो टाउको सुन्निने बेसी भिज्यो भने अनि टाउको सुन्निने त्यो पा पखालो चल्ने जस्तो त्यस्तो बिमारहरू भेट्छ र चाहिँ एकदमै सुरक्षित जग्गा र ठाउँहरूमा चाहिँ राख्छ बाख्रालाई चाहिँ एउटा खोरहरू बनाएर कतिले चाहिँ अब बाख्रालाई पनि भित्रै घाँस हाल्ने गर्छ भित्रै घाँस हाल्ने गर्छ अनि कतिले चाहिँ छोडेर चराउने गर्छ अनि राम्रो फस्टिनको लागि चाहिँ बेलाबेला चाहिँ छोड्नपर्छ कारण बाख्राले पनि अब एउटा बाख्रा चाहिँ यस्तो प्रा पशु हो जसले चाहिँ अब त्यो जुन पानी खोल्चा जग्गाहरूतिर चाहिँ त्यति त्यो बाख्राहरू सप्रिँदैन कारण अब त्यसलाई चाहिँ बाख्रालाई चाहिँ अलिक सुक्खा ठाउँ नै चाहिन्छ डाँडाकाँडाहरू जस्तो त्यस्तोमा चाहिँ एकदमै राम्रो फस्टिन्छ बाख्रा अनि त्यसले चाहिँ अब उन्नति पनि अब बेसी दिन्छ अब त्यो यदि अब राम्रो राखेको छ भने अब राम्रो राखेको छ भने अब त्यसले वर्षमा दुई खेप जति होइन हामीलाई त्यसले सन्तानहरू दिनसक्छ त्यसबाट धेरै फाइदा पनि हुन्छ अनि मान्छेले जब सुरक्षित गरेर राख्छ एउटा जगेरा गरेर राख्छ भने अब त्यहाँ चाहिँ अब राम्रोसँगले त्यो बाख्राहरू फस्टिन सक्छ अनि यस्तै पशुहरू सुँगुरहरूलाई पनि त्यही हो सुँगुरहरूलाई पनि एउटा खोरमा थुनिन्छ अनि सुँगुरहरू खोरमा थुनिँदा पनि उसलाई टाइम टाइममा खाना टाइम टाइममा खोरहरू सफा गरे गरेर राख्यो भने सुँगुर पनि त्यसरी नै मज्जाले फस्टिन सक्छ अनि यो गाई बस्तु गाईहरूलाई पनि त्यही हो है दिनहुँ खोरहरू गोठहरू सफा गर्नुपर्छ कारण अब त्यहाँ पनि अब गाई पनि अब बेसी हिलोमा बस्दैन सिक्सिक् मान्छ र चाहिँ त्यसलाई पनि एकदमै सुक्खा जग्गामा राख्यो भने चाहिँ एकदमै राम्रो हुन्छ कारण त्यसले पनि अब वर्षमा होइन मज्जाले अब उसलाई सुरक्षित राखेको छ भने त्यसले पनि धेरै उन्नतिहरू दिने गर्छ अब गाईको जब हामीले मान्छेले चाहिँ किसानहरूले चाहिँ अब त्यसलाई ध्यान दियो भने टाइममा दाना अब बिहान बिहानै घाँस हाल्छ अनि दाना पानी दिन्छ अनि दिउँसो घाँस हाल्छ फेरि पानी दिन्छ यसरी टाइम टेबल है सबै मिलाउँदा चाहिँ एकदमै राम्रो हुन्छ त्यसले उन्नति पनि दिन्छ अनि त्यसको मोलहरू पनि हामीले काममा लाउन सक्छ किसानहरूले विभिन्न सब्जीहरूमा पनि लाउन सक्छ अनि पशुहरूलाई चाहिँ हामीले गाउँ ठाउँमा चाहिँ त्यसरी अब स्याहारेर राख्छ अब बजारतिर त त्यस्तो हुँदैन तर बस्तीतिर चाहिँ एकदमै गोठहरू बनाएर राख्छ गाईलाई बाख्रालाई पनि खोर बनाएर राख्छ सुँगुरहरूलाई यस्तो विभिन्न जति हामी पाल्ने गर्छौँ पशुहरू त्यसलाई एकदमै प्रोटेक्ट गरेर राखेको हुन्छ अनि त्यसले समय समयमा असलसँगले अब हामीले त्यसबाट चाहिँ हामीले बेसबिखन गर्न सक्छौँ अनि बस्तुहरूलाई चाहिँ किसानहरूले यसरी जगेरा गरेर राख्न राख्छ